म सिलगढीमै छु नि हौ भाइ तँ कहाँ छस् घरमै छस् अन्त टिभी किन्ने भनेको होइन आइज न सिलगढी होइन नि कालेबुङभन्दा चाहिँ अब सिलगढीमा अलिक धेरै ज उयो हुन्छ नि भनेर हौ म चाहिँ यसो हेरेर किन्नु पाउँछ नि अन्त सिलगढीमा ठुलो ठुल्ठुलो ठाउँ छ कालेबुङ अन्त के कुन् चाहिँ सोच्दैछस् हौ कुन चाहिँ ल्याउने सोचेको स्यामसङ सोनी होइन उयो अरूको पनि छ छन त कि एमआइहरूको पनि आउँदोरहेछ है ए अँ म त त्यो सोनीको पो लिउँ भन्दैथिएँ हौ भाइ कि सोनीको राम्रो छ होला हाम्रो पुरानो पनि सोनीकै होइन

ए अँ कति इन्चको हेरेको ए एट्टी त अलिक सानो हुँदैन एट्टी त साह्रो सानो हुन्छ होला हौ अँ अँ अँ अँ अँ अँ कतिसम्मको हेरेको रेन्ज

ए त्यो अँ त्यो एन्ड्रोइड एन्ड्रोइड प्रोसेसर वाला हो ए स्मार्ट टिभी अँ अँ अँ स्मार्ट टिभी ए अँ अँ आइज न त त्यसो भए आएर हेरौँ न कि अन्त सुन्दैछस् त्यो पुरानो पनि पुरानो पनि बोकेर आउन सक्छस् होइन एक्सचेन्ज पनि हुन्छ होला हो पुरानो पनि हेरौँ न अन्त पुरानो अँ

अँ अँ ल ल हाम्रो त्यो घरमा उयो त ठिकै छ नि होइन त्यो भित्तामा राख्दाखेरि हुने खालके किन्नुपऱ्यो नि त होइन त्यस्तै त आउँछ अहिले त होइन जम्मै होइन वाइफाई अँ वाइफाई वाइफाई हाल्नुपर्छ होला भाइ त्यहाँबाट त कि त्यो उइसमै चलाउने क्याबलमै हो अँ अँ ल ल कहिले कहिले आउँछस् कहिले आउँछस् छिटो आइज ए अँ ल ल त्यसो भए ल ल भोलिसम्ममा सकिहालौँ है भ्याउँदैन काम अरू पनि ल ल ल ल ल छिट्टो आइज है फोन गर है ल ल राखेँ अहिलेलाई ल